म आफ्नो केही अनुभवहरू उपन्यास फातसुङ जो जसका लेखक छुदेन काविमोको हुन् जुन दुई दुई हजार उन्नाइसमा पब्लिस भएको थियो यसको बारेमा म केही आफ्नो वाक्यहरू राख्न चाहन्छु जस्तै यो उपन्यास जुन लेखिएको छ यस यसमा उन्नाइस उन्नाइस सय एट्टी सिक्समा भएका जुन गोर्खाल्यान्ड आन्दोलन भएको थियो त्यसको वरिपरि यो उपन्यास घुमेको छ अनि यस उपन्यासमा के भएको छ भन्दाखेरि चाहिँ समाजमा जस्तो किसिमको प्याटरिक्विक प्याटरिकल सोसाइटी साथै जुन स्त्रीहरूको भूमिका थियो अनि त्यहाँको दयनीय स्थिति त्यहाँको जुन एडुकेसन लेभल अनि जुन त्यही राजनीतिक तत्त्वहरू त्यो समयमा थियो अनि मान्छेहरू मान्छेहरूको मान्छेहरूमा जुन त्यो त्यो समयमा जस्तो यहाँ एउटा सन्दर्भमा भनेको छ कि गोर्खाल्यान्ड भयो भने सुँगुरले पनि नुनिया चामल खान्छ र सबको घरमा स्विमिङ पुल हुन्छ भन्ने यो हामी अब हामी जुन यो वाक्य पढ्दछौँ यसबाट नै हामी बुझ्न सक्छौँ कि त्यति बेलाको समयमा जो पाठशालाहरू जाँदै थिएँ जो चौथो क्लासदेखिको लिएर त्यसले न केवल बुढापाकालाई अन्त त्यो साथमा पनि जुन युवा पिँढीहरू थियो उनीहरूलाई पनि धेरै प्रभावित गरेको थियो अन्त अनि यहाँ त्यो त्यो समयमा एकदम युवा पिँढीहरू पोलिटिकल्ली एकदम पोलिटिकल्ली धेरै जागरुक थिए तर यो जुन उपन्यास छ यसमा एकदम असल ढङ्गमा भन्नु पर्दाखेरि मजाले केलाएर भनेको छ अनि यसमा के भन्नु खोजेको छ भन्दाखेरि त्यही जतिकै पनि राजनीतिक त्यो घटनाहरूमा उनीहरूले युवाहरूले आफ्नो तात्नु आफ्नो रगत जब तातो हुन्छ तब उनीहरूले त्यति बेला काम गर्दा पनि पछिल्लो गएर जब यो घ नाइन्टिन एट्टी सिक्समा यो घटना भयो त्यति बेला आफ्नो प्राण त्यही सबभन्दा महत्त्वपूर्ण रहेछ कुनै पनि रिभोल्टहरू भन्दा भन्ने यो सन्दर्भ यसमा देखाएको छ